अब विशेष मैले भन्नुपर्दा चाहिँ है हाम्रो गाउँमा चाहिँ विशेष गरेर महिला विशेष गरेर महिला अब डेलिभेरी हुँदाखेरि है एउटा यातायात गर्ने एम्बुलेन्स भइदिएको भए चाहिँ है राम्रो हुनेथियो है सबैलाई मौरे फारीलाई मात्रै नभएर सबै यो हाम्रो एउटा कुमाई जोनलाई नै एउटा एम्बुलेन्स प्रदान गरेको भए है एउटा भइदिएको भए चाहिँ एकदम सरकारले गरिदिनु भएको चाहिँ राम्रो हुनेथियो अनि हेल्थ सेन्टरहरू भयो है यो प्राइमेरी लेबलको हेल्थ सेन्टर जस्तो अब यो ज्वरोहरू आउँदाखेरि झाडापिसाबहरू आउँदाखेरि है यो तपाईँको अब कुनै पनि एक्सिडेन्टली नर्मली एक्सिडेन्ट हुँदाखेरि त्यसको आधारभुत त्यो सम जुन त्यो हामीले पाउने फर्स्ट एडहरू चाहिँ हामीले अब प्राइमेरी स् हेल्थ सेन्टर छ भने चाहिँ हामीले यही गर्नु सक्थ्यौँ अब हामी दूर जानु सक्दैनौँ अब पच्चिस किलोमिटर बिस किलोमिटर हस्पिटल सहरमा अवस्थित छ तर अब हाम्रो यो हेल्थ सेन्टर अब गाउँमै छ भने चाहिँ हामीले धेरै कुरो सम छोटो समयमा ट्रिटमेन्ट हामी पाउन सक्छौँ है खर्च लाग्दैन गाउँमै हेल्थ सेन्टर भयो भने विशेष गरी चाहिँ एम्बुलेन्सहरू चाहिँ है गाउँमा यदि सुविधा भइदिएको भए चाहिँ विशेष गरेर डेलिभेरी जब चाहिँ अब नानी हुने टाइममा हामीले लानु सक्यौँ भने चाहिँ हामीलाई धेरै सुविधा हुने थियो र अब सरकारले पनि हामीलाई यो चिजहरू चाहिँ उपलब्ध गराइदिएको भए चाहिँ हामी धेरै आभारी रहनेथियौँ